हजुर मसँग मेरो मन पर्ने सिलाइ बुनाइका पुस्तकहरू तिन चारवटा छन् म त्यसबाट डिजाइनहरू सिक्दै सिक्दैछु अनि त्यसलाई कलर मिश्रण कसरी गर्ने त्यसमा कटिङ कसरी गरिने त्यस्ताहरू पुस्तकबाट नै म सिक्दैछु मेरो अनि यो पुस्तकबाट चाहिँ मैले कलर मिश्रण कसरी गरिन सकिन्छ राम्रो राम्रो नयाँ नयाँ डिजाइन कसरी बनाउन सकिन्छ भनेर सिकेँ अनि म समाजमा आफ्नो सिपको विज्ञापन चाहिँ मेरो सोसियल मिडिया फेसबुक आइडीद्वारा गर् गर्दैछु